हेलो नमस्ते नमस्ते म त आहिले घरमै छु नि

ए होइन हुन्छ नि किन नहुनु अहिले त यता घुम्ने जग्गाहरू पनि थुप्रै छ यता तपाईँको राजबाडी भयो हो राजबाडी भयो यता तपाईँको माल बजार पार्क बिरपाडा टुरेसन थुप्रै छ नि तपाईँ कहाँ जानुहुन्छ म त्यहीँ लगिदिन्छु नि ए त्यो होइन होइन गाडी भाडाको त टेन्सन नगर्नू न म मिलाइहाल्छु नि हो तपाईँ चाहिँ मतलब अब थुप्रै छ तपाईँ सबै जग्गा घुम्नुहुन्छ कि एउटै मात्रै जग्गा जानुहुन्छ ए ल त्यसो भए म उता घुमाइदिन्छु हो मेरो चार्ज त तपाईँलाई एक्स्ट्रा दिनुपर्छ मलाई अन्त ड्राइभरलाई चाहिँ ड्राइभरको गाडी भाडा दिनुपर्छ नि म मिलाउँछु नि कति भन्छ ए हुन्छ हुन्छ म ड्राइभरसँग कुरा गर्छु त गर ड्राइभरले अब कति भन्छ अन्त मिलाउनु नि तपाईँ मिल्यो भने जाउँला मिलेन भने अर्कोसँग पनि म भनिहेर्छु एकखेप ए हुन्छ केही छैन तपाईँ चाहिँ कहिले आइपुग्नुभएको हिजो ए राम्रोसँगले आइपुग्नु भयो होला कुनै प्रब्लम त भएन होला गाडीभरिमा ए

हजुर खाएँ नि तपाईँको खानुभयो तपाईँ अहिले कहाँ बस्नुहुँदैछ अनि हजुर ए एक हप्ताहरूको लागि चाहिँ आउनुभएको ए हुन्छ त त्यसो भए म ड्राइभरसँग कुरा गरेर चाहिँ म भरेतिर कल गर्छु नि ल तपाईँलाई हुन्छ हुन्छ